हजुर यतिकै बसिरहेको थिएँ घरमा भन्नु न अँ हुन्छ हुन्छ त्यही त हामी पनि यो महिना यो सालको पिकनिकै खाएको छनौँ कि त्यही म पनि सोचिरहेको थिएँ पिकनिक जाने साथी नै पाएको थिइन हो अन्त जाउँ न मिलेर अन्त तपाईँहरू हामीहरू जाउँ मिलेर गजलडुब्बा दामी छ अरे हौ कस्तो दामी छ अरे त्यहाँनिर त्यहाँनिर के अरे उयोहरू छ अरे त्यो बर्डहरू थुप्रो के केहरू हेर्नु पाउँछ अरे त्यहाँनिर हो उल्टा घर पनि राम्रो छ अरे हौ त्यहाँनिर हो त्यता उल्टा घर चाहिँ तर अर्कैपट्टि होला अनि गजलडुब्बा जाउँ न त्यहाँनिर चाहिँ त्यो प्रन पाउँछ अरे नि ठुलो ठुलो खालके झिङ्गे माछाहरू हुन्छ अरे हौ त्यो त्यस्तो पनि एकपल्ट खानु इच्छा छ हो अनि त्यसको त्यो झिङ्गो माछाको पकोडाहरू पनि पाउँछ अरे अब जिन्दगीमा त्यही त हो नि एकैबार आउँछ इन्जोय भनेको जाउँ न अन्त सल्लाह गरौँ न तपाईँ र म अरू को को छ सल्लाह गरेर जाउँ भाडा अँ भाडा कति लिन्छ अब सल्लाह गरेर जाउँ न अन्त धेरै टाढो त होइन यहीँ त हो ओद्लाबाकीदेखि उँधो त हो त्यहाँनिर बोटहरू पनि छ रहेछ अनि त्यहाँ थुप्रो कुरो रहेछ त्यहाँनिर हेर्ने ठाउँहरू जुन चाहिँ उयोहरू छ नि घुम्ने ठाउँहरू राम्रो राम्रो छ अरे हौ मलाई पनि जानु इच्छा अँ जानु इच्छा भइरहेको छ जाउँ न अन्त साथीहरू मिलाएर जाउँ गाडी भनौँ न अन्त खानाहरू चाहिँ खानाहरू चाहिँ घरबाट बोकेर लैजाउँ हो त्यसो गर्दाखेरि पैसा पनि कम्ती लाग्छ हो पैसा कम्ती लाग्छ अँ बेसी खर्च हुन्छ पैसा खानाहरू चाहिँ घरबाट बोकेर जाउँ हो एउटाले के एउटाले के एउटाले के एक थोक एउटाले एउटा थोक बोकेर जाउँ नानीहरू पनि लानुपर्छ अनि नानीहरूले पनि इन्जोय गरिहाल्छ अन्त मिलेर जाउँ न अन्त सबैजना ल हुन्छ हुन्छ हुन्छ मिलाउनु न तपाईँहरू कि म गइहाल्छु म मैले के पकाउनु पर्ने तपाईँहरू भन्नु न म पकाउँछु हो अनि एउटा एउटा थोक मिलेर बोकौँ न ल हुन्छ हुन्छ